मेरा गाउँवरिपरि मेरो गाउँभित्र नै धेरै दोकानहरू छन् दोकानपाटहरू मान्छेले आफ्नो जीविका चलाउनुको लागि दोकानपाटहरू चलाइरहेका छन् र विशेष कुरो त यो जुन चाहिँ एउटा दार्जिलिङ टु जोरथाङ जाने मेन रोड भयो भने हो र हाईवेको हाईवेमै पर्छ मेरो गाउँ र हाईवेमा चार पाँचवटा दोकानहरू छन् त्यहाँ रेस्टुरेन्ट छन् जहाँ धेरै धेरै टुरिस्टहरू आउँछन् घुम्नको निम्ति र त्यो एउटा सम्म बसेको सडक छन् र त्यहाँ तिन चारवटा रेस्टुरेन्टहरू छन् त्यो रेस्टुरेन्टमा आलुभुजा टाढा टाढाबाट आउने टुरिस्टहरूको निम्ति खानापिनाको पनि व्यवस्था राखिएको छ र त्यहाँ पानीको पनि धेरै सुविधा छ जसलाई गाडीमा धेरै गाडीहरू हिट भइरहेको बेलामा गाडीमा पानी पनि उपलब्ध गराइन्छ र त्यहाँ मोमो आलु थुक्पा खानापिना सबै कुरोको उपलब्ध गरिएको छ ज जसको निम्ति चाहिँ यो टुरिस्टहरू सिक्किम दिल्ली दार्जिलिङ सिलगढीदेखि दार्जिलिङ दार्जिलिङदेखि जोरथाङ भएर जाने टुरिस्टहरूको निम्ति धेरै सुविधा छन् साथै त्यहाँ रेस्टुरेन्टहरू मात्रै नभएर होमस्टेहरू पनि खोलेको छ जुन होमस्टेमा टाढा टाढाबाट टुरिस्टहरू आएर बस्ने गर्छन् र एउटा प्रकृति अथवा त्यहाँको वातावरणलाई एउटा राम्रो फिल गर्ने मार्ग बताइसकेका छन्